हेलो नमस्कार अमिर सुन्दास बोल्दैछु यो आसा होटेल बाट आसा बहिनी बोलेको हो ए त्यसो भए तपाईँले मलाई तपाईँकोमा राम्रो राम्रो चाइनिज डिसहरू छ भनेको सुनेको थिएँ मलाई राम्रो कुनै पनि एउटा चाइनिज डिस अनि साथमा दुई प्याकेट मोमो पठाइ दिनुहोस् है अनि गरमा होस् है अनि प्याकेजिङ राम्रो भएको होस् ल म पर्खिरहदैछु सकेसम्म छिट्टै पठाइ दिनुहोस्